मलाई सोखमा चाहिँ सोखमा चाहिँ मलाई साफ सुग्घर भएर हिँड्नु मन लाग्छ आफ्नो घरहरू पनि साफ सुग्घर राख्नु मन लाग्छ अनि नयाँ नयाँ लुगा लाउनु नयाँ नयाँ ब्रान्डेड जुत्ता लाउनु मन पर्छ अनि विभिन्न हेयर स्टाइलहरू गर्नु मन लाग्छ अनि त्योमध्ये अरू मलाई फुटबल खेल्नु मन लाग्छ म पहिला पहिला म स्कुल स्कुल पढ्दाखेरि म पहिला स्कुल टिमबाट पनि खेल्ने गर्थेँ अनि हामी स्कुल टिमबाट खेल्दा हामीलाई धेरै बाहिर जग्गातिर पनि लाने गर्थ्यो सरले हाम्रो स्कुल टिम नै धेरै लिग र कपहरू जितेको छ अनि फुटबल खेल्दा हाम्रो जिउ पुरा हेल्दी अनि फिट रहन्छ अनि फुटबल खेल्यो पछि हाम्रो जिउ माइन्ड पनि फ्रेस हुन्छ